बागवानी बागम पनि सुरु गर्नको लागि म अरुको घरमा जाँदाहरू देख्छु कि अरूले कति राम्रो जले फुलहरू लगाइरहेको देख्छु बगैँचाहरू चारैतिर लगाइरहेको देख्छु र त्यसले गर्दा मलाई पनि मेरो घरमा त्यसरी नै लगाउन ओर्नको लागि साह्रै नै रहर लाग्छ फुल लगाउन गार्डनहरू कुनै पनि चिजहरू लगाउनको लागि मलाई साह्रै राम्रो लाग्दछ